भाइ तपाईँको होटलमा जुन चाहिँ मैले खाना लन्चको जुन चाहिँ दाल भात सब्जीको अर्डर गरेको थिएँ त्यसको बिल रिसिव मलाई डाउनलोड गरेर मलाई पठाइदिनुहोला है तपाईँले त्यो बिल चाहिँ चाँडोभन्दा चाँडो मलाई त्यो बिलको जुन चाहिँ रसिद छ मलाई पठाइदिनु होस्